पहिला हामी स्कुल पढ्दा हामी सानो हुँदा त्यतिबेला चलन कलमले कागजमा लेख्ने मात्रै थियो अन्त त्यही हामी रुचाउँथ्यौँ अन्त त्यही नै माध्यम थियो तर जबदेखि मोबाइल आयो अन्त ल्यापटपमा हाम्रो काम बढ्यो त्यहाँदेखि हाम्रो लेख्न लगभग नाईको बराबर भइसकेको छ खालि मोबाइलमा र ल्यापटपमा मात्रै टाइप गरिन्छ यति फरक चाहिँ आएको छ कलमको उपयोग एकदमै बहुत कम भइसकेको छ